र मैले लिएको सबभन्दा रमाइलो बिदा यो जनवरी फेब्रुअरीमा जुन म बिदा लिन्छु त्यसमा म प्रत्येक साल तीर्थहरूको भ्रमण गर्न जान्छु र यसपालि लिएको बिदामा म यहाँबाट जनकपुर धाम गएँ त्यहाँ दर्शन गरे पछि पोखरा फेरि मनोकामना गयौँ मनोकामनाको दर्शन गरे पछि फेरि पशुपतिनाथको दर्शन गर्न गयौँ त्यसरी नै छ सात दिनको लामो अवधिभरि हामी प्रायः नेपालको पशुपतिनाथ स्वयम्भुनाथ निल बुढानिलकण्ठ मनोकामना माता जनकपुर सीतापुरी धाम त्यति दर्शन गरेर सबभन्दा मेरो हर साल यो जनवरी फेब्रुअरीको बिदा मा यो वार्षिक बिदामा अति नै रमाइलो गरी भगवान्हरूको दर्शन गर्दै हामी फर्किन सक्षम भयौँ यसमै मलाई सबभन्दा रमाइलो र खुसी

लागेको छ